हेलो भाइ यो दार्जिलिङ ट्राभलबाट बोलेको हो यो मेरो अहिले मेरोमा पैसा छैन क्यास अनि म उयो गर्छु तिमीलाई तिम्रोमा यो क्युपिआई केही छ पेटिएमहरू केही छ भने मलाई भनिदिनु होस् म त्यसबाट पे गरिदिन्छु केही छ भने भन्नुहोस् मलाई म मेरोमा क्यास छैन अहिले त्यसैले म त्यसमै पेटिएम पेटिएम छ भने भन्नुहोस् नम्बर पठाइदिनु होस् म फोन पे गरिदिन्छु

फोन पेको मलाई तपाईँको नम्बर पठाइदिनु होस् म तपाईँलाई पे गरिदिन्छु त्यसमै त्यसैले फोन नम्बर पठाइदिनु होस्